पानी फिल्टर गर्नुको लागि चाहिँ राम्रो शुद्ध गर्नुको लागि चाहिँ हामीले पानीलाई पहिला बोयल गर्नु पर्छ पानी उमालेर बोयल गर्नु भन्दाखेरि चाहिँ उमाल्नु पर्छ भनेको हो उमालेर चाहिँ त्यसलाई माटोको भाँडामा हालेर चिसो बनाएर राखेर गर्दाखेरि चाहिँ त्यो पानी पुरा शुद्ध हुन्छ त्यसै कारण हामी चाहिँ यहीहरू गरी पानी शुद्ध गर्नुको लागि त पानीहरू हामी उमालेर राख्छौँ माटोको भाँडामा यही हो मलाई म चाहिँ भन्नु